मैले एउटा सिलिन्डर ल्याएको थिएँ ग्यास उयो के भन्छ बाह्र माइलबाट ल्याएको हो ल्याएर चलाए चलाउँदाखेरि एकदमै राम्रो लाग्यो निकै भयो चलाएको तर अहिलेसम्म लिकहरू पनि छैन केही पनि भएको छैन राम्रो रहेछ सबैजनाले चला त्यही चलायो भने एकदमै राम्रो हुँदो रहेछ दाउराहरू चलाउनु पर्दैन ग्यास छ भने धेरै सजिलो सजिलो पनि हो राम्रो रहेछ